हाम्रो गाउँमा ससाना व्यवसायहरू छन् जस्तै मिस्त्री गर्नेहरू सानो तिनो दोकान गर्नेहरू सानो तिनो दोकान गर्नेहरू र कोही हन्ड्रेड डेजको काम गर्नेहरू सबैजना मिलेर ससाना व्यवसायहरू गर्छन् ती मध्ये कोही कुखुरा पालन गर्नेहरू छन् भने कोही चाहिँ गाउँबस्तीको वा खेताला वा मेलापातको कामहरू गर्नेहरू छन् जस्तै हन्ड्रेड डेजको काम गर्नेहरूले रोड बनाउने बाटो बाटो बनाउने जस्ता कामहरू गर्छन् भने मिस्त्रीले घर वा बनाउने काम गर्छन् ती मध्ये कोही होटेल मा गर्नेहरू छन् भने कोही दकान वा व्यवसाय गर्ने मानिसहरू बस्दछन्